कालिम्पोङ बजारमा मैले छुरी किनेको थिएँ तर त्यो छुरी र त कस्तो नराम्रो हुँदो रहेछ अनि एउटा पनि राम्रो छैन रहेछ कस्तो खिया परेर कस्तो बिग्रेको हुँदोरहेछ मैले पनि दसवटा जस्तो किनेको थिएँ तर बेकारमै किनेँ जस्तो लाग्यो त्यो त्यो छुरी त कस्तो नराम्रो हुँदोरहेछ लाग्दैन पनि रहेछ म त जानेकै थिइनँ मैले त किनेको थिएँ त्यो छुरी त बेकारमै किनेर पैसै बिगारेको जस्तो लाग्यो राम्ररी चलाउनु पर्ने रहेछ र तपाईँले पनि किन्यो भने राम्रोसँग हेरेर किन्नुहोस् है